हेलो हजुर हजुर अहिले तपाईँको फिलहाल अर्ग्यानिक चाहिँ तपाईँको सिमी छ हो गाजर छ अनि टमाटर र प्याज छ हजुर मुन्टा पनि छ इस्कुसको मुन्टा छ हो इस्कुस भर्खर भर्खर निस्कियो इस्कुस पनि छ ए हजुर हजुर ए हजुर हजुर अरू छ है तपाईँ भन्नुहोस् न तपाईँले लिस्ट बनाउनु होस् कि एउटा लिस्ट मलाई दिनुहोस् अन्त त्यही आधारमा म गरिदिन्छु अरू चामलहरू पनि गर्नुहोस् चामलहरू पनि पाउँछ बस्तीको चामलहरू हो अन्त सब्जीहरू चाहिँ सब्जी मेरोमा भएन भने पनि मेरो साथीहरू छ उसकोबाट पनि तपाईँलाई अलिक रिजनेवल रेटमै म मिलाई दिइहाल्छु तर सबै बस्तीको पाउँछ है हजुर हजुर छ चार पाँचवटा सब्जी चाहिँ छ अहिले हजुर हजुर रेट त मिलिहाल्छ अब बस्तीको सामानहरू हो अरूकोबाट नलानुहोस् मेरैबाट लानुहोस् तपाईँलाई मेरोमा नभए पनि अब मेरोमा कुन कुन छैन आइटम त्यो अर्कोकोबाट म तपाईँलाई मेरै रेटमै गराइदिन्छु नि हजुर च्याउ भन्नुहोस् न कति किलो जस्तो चाहिन्छ त्यो पनि भइहाल्छ ए मजाले हुन्छ तपाईँले यस्तो गर्नुहोस् पहिला लिस्ट बनाउनुहोस् अन्त लिस्ट बनाएर मलाई दिनुहोस् त्यो आधारमा म तपाईँलाई सब्जीहरू सबै गरिदिन्छु नि रेट पनि मिलाइदिन्छु अलिक हो हजुर सिजनलमा त अहिले तपाईँको सिमीहरू भयो इस्कुस भयो इस्कुसको मुन्टा भयो हो टमाटर भयो गाजर भयो धनिया भयो प्याज भयो हजुर मटरहरू पनि छ त कटहर कटहर कटहर पाउँछ त हजुर कटहर त झन् प्रायः अहिले ठुलो ठुलो साइज हुँदैन ठिकै ठिकै मिडियम मिडियम साइजमा आएको छ कटहर पनि छ हजुर तपाईँ लिस्ट लिएर आउनुहोस् म तपाईँलाई सबै रेट पनि मिलाइदिन्छु नि अँ अरूकोबाट नगर्नुहोस् है अब तपाईँले भनिहाल्नु भयो बिहाको बिहाको त सबै मेरैबाट लानुहोस् हजुर ए हुन्छ हुन्छ अ अरू

हजुर हजुर अहिले लेटेस्ट हजुर अहिले चल्दै गरेको काँक्रा बस्तीको प्युर काँक्राहरू छ हजुर हुन्छ आउनुहोस् न तपाईँ हजुर हजुर गाजरहरू पनि छ ए हवस् दालहरू अहिले तपाईँको हजुर हजुर मिक्स दालहरू पनि पाउँछ ल त तपाईँ लिस्ट बनाएर आउनुहोस् लानुहोस् न सामानहरू के के चाहिन्छ हो अरू दोकानबाट नलानुहोस् अब मेरैबाट लानुहोस्

अहिले तपाईँको सिमी चल्दैछ चालिस रुपियाँ किलो प्याज छ त्यस्तै पैँतिस आउनुहोस् न तपाईँ तपाईँलाई सबै मिलाएर दिन्छु नि म